हेलो हजुर म के अरे म व्यापारी बोलेको भाइ किन तपाईँको के अरे बारीमा सागसब्जीहरू छन् ए अनि यता टमाटरहरू के अरे मुलाहरू यस्तोहरू छ कि छैन होला भाइकोमा हजुर अनि मुलाहरू अच्छा अच्छा अनि कसरी दिनुहुन्छ भाइले त्यो सामानहरू त्यो मुलाहरू टमाटरहरू सिमीहरू अनि आ रायोको सागहरू म चाहिँ अलिक सस्तो दियो भने डल्लै उठाएर म लान्छु नि त माथि बजारतिर हजुर हजुर टमाटर त अब मैले बिस रुपियाँ किलो भने त वा नि त मैले बेच्नुपर्छ हो पन्ध्र रुपियाँ गरेर दिए त म डल्लै कति हुन्छ उठाइदिन्थेँ नि गाडी ल्याएर होइन जोडेर दिनुहोस् न त पनि के अरे बिस रुपियाँ नभन्नुहोस् अलिक कम्ती गरेर एक दुई रुपियाँ कम गरेर दिनुहोस् म डल्लै त उठाइदिन्छु हौ त्यो अर्को पहिला पहिलाको कस्ट कस्टमरले त अलि कम्ती कम्ती लान्थ्यो होला म ता अब दुई सौ तिन सौ केजी भए पनि म लगिदिन्छु हो गाडी ल्याएर अनि त्यो मुलाहरू छ भने मुलाहरू उठाइदिन्छु रायोको साग छ भने रायोको साग सागहरू उठाइदिन्छु म त्यहाँ बारीमा भएको सबै उठाइदिन्छु नि त अलि होलो गरेर दियो भने अनि मैले नि त लगेर माथि लगेर बेच्नुपर्छ बजारमा लगेर हो गाडीको भाडा उठाउनु पर्यो मेरो भाडा उठाउनुपर्छ अलिकति यहाँबाट दियो भने त अनि अलिक सस्तो दियो भने त मैले पनि माथि लगेर मैले पनि एक दुई पैसा खानुपर्छ अनि अलिक यसो विचार गरेर दिनुहोस् न अनि नानी मुला चाहिँ अनि कसरी दिनुहुन्छ अहिले बारीमा चाहिँ अलिक घटाएर दिनु नि अलिकति दुई चार पैसा घटाएर दिनु म उठाइदिन्छु नि कति मन छ अँ त्यो त्यो रायो पनि कति किलो हुन्छ म डल्लै उठाइदिन्छु नि रायोको साग मुलाहरू सिमीहरू मटरहरू हो मटर के अरे टमाटरहरू सबै उठाइदिन्छु नि म नि हौ भाउ चाहिँ अलिकति हेरिदिनु पर्यो हजुर म इस्कुस पनि लान्छु म सब्जी भनेपछि चाहिँ म केही छोड्दिनँ सबै उठाइदिन्छु नि गाडी ल्याएर ए त्यो हो त्यो पनि छ भने अलिक भाउ मिलाएर ल्याउनुपर्छ डल्ले खोर्सानी उठाउँछु म त अब के अरे सब्जी व्यापारी त हो सब्जी भनेपछि म सबै थोक उठाइदिन्छु म त अब सबै उठाएर मैले पनि त बेच्नुपर्छ हो म उठाइदिन्छु अनि जत्ति छ नानीको बारीमा फलेको अब सिमीहरू मटरहरू पनि छ भने उठाइदिन्छु म हुन्छ नानी अब भरे आउँछु नि ल अनि त्यतिखेरै मोलभाउ गरौँ न हवस् हवस् हवस्